हेलो ए प्रनित सर त्यो मलाई त्यो चिल्ड्रेन डेको लागि प्रोग्रामको लागि त्यही तपाईँलाई सोध्नु थियो कि हजुर हजुर त्यही त के कस्तो सल्लाह गर्नु पर्ने हो मिटिङहरू के कस्तो राख्नु पर्ने अनि मतलब कति कति कन्ट्रिब्युसनहरू उठाउनु पर्ने हौ सर हजुर हजुर हो हजुर सर

हजुर त्यही त मैले त्यही अब कति कति पैसा उठाउने अनि त्यसमा अनि मतलब त्यो फन्डिङहरू त उयसलाई माग्नु पर्छ होला हाम्रो त्यो स्कुलको फन्डिङ आएको हुन्छ स्कुलको फन्डिङबाट त्यो प्रिन्सिपललाई अलिकति मागेर त्यो पनि हालेर चाहिँ अलिकति अब हाम्रोबाट हाल्नु पऱ्यो होला जति सक्दो बेसी बेसी नै हाल्नु पऱ्यो होला सायद अनि त्यही त त्यति फन्डिङ अनि त्यो इभेन्टहरू पनि कस्तो पाराले म्यानेज गर्नु पर्ने हो

हजुर हजुर

हजुर अनि त्यो खानाहरूमा के के बनाउनु पर्ने हौ सर त्यो यसो आज हामी सल्लाह गरेर भोलि मिटिङमा राखौँ न के के राख्नु पर्ने के के दिनु पर्ने स्टुडेन्टहरूलाई कि खाना दिनु पर्ने हो कि प्याकेट लन्च दिनु पर्ने हो कि दुइवटा दिनु पर्ने हो कि हजुर सर हजुर हजुर चिकन गर्नु कि मटन मटन त नगरौँ होला सर अलिक महँगो हुन्छ सर अनि त्यो भेजलाई चाहिँ पनिर गराऊँ न है सर हजुर भेजहरूलाई चाहिँ पनिर हजुर म पनि आफै भेज परेँ पनिर त म खानु पऱ्यो हजुर हजुर हजुर अनि त्यो मिट इभेन्टको बारेमा चाहिँ भन्नु भएन त अन्त सर तपाईँले इभेन्टहरूमा के के गर्नु हामी के के गर्नु पर्ने हो हजुर हजुर हजुर हजुर कविताहरू अनि हजुर हजुर अनि त्यो हजुर तपाईँ एउटा चाहिँ गीत गाउनु हुन्छ होला सिङ्गिङ गर्नु हुन्छ होला तपाईँ त

हजुर मिट हजुर त्यही त एउटा मिटिङ राखौँ अन्त त्यो मिटिङमा सब सर सल्लाह गरौँ न है सर सबलाई हजुर सबलाई भेटेर यही यही कुराहरू राखौँ न हुन्छ सर हुन्छ राखेँ हुन्छ सर हुन्छ हुन्छ